मैले अस्ति अनलाइनमा भिभो फोन किनेको कि

यस्तो ह्याङ पनि भएको छैन अहिलेसम्म यति दामी फोन लु पैसा छ भने चाहिँ अनलाइन नै किन्नु पर्ने रहेछ सपिङ चाहिँ फोनहरू चाहिँ आम्मामामामा दामी